चुनौती चाहिँ अब पशु प्राणीमा चाहिँ चुनौती चाहिँ अब जस्तो भयो गाईहरू होइन गाईहरू चाहिँ अब कोही कोहीबेला राम्रै हुन्छ राम्रो हुँदा कोई कोईबेला बिमार हुन्छ है अचानक बिमार भएर जान्छ त्यसमा हामीले डक्टर बोलाउनु पऱ्यो डक्टर बोलाएर दबाई पानीहरू गर्नु पऱ्यो हो अन्त तिनीहरूलाई अब हामीले टाइममा कोही कोही बेला खानु दिनु सक्दैन दानाहरू राम्रोसँगले बनाएर दिनु सक्दैन किनकि अब जङ्गल गएर अब घाँसहरू ल्याउनुपर्छ पानीहरू परिदिन्छ होइन त्यही भएर तिनीहरूलाई चाहिँ अब राम्रोसँगले दिनु सकिँदैन अन्त अनि चाहिँ अब हेरचाह चाहिँ अब जब म घरमा हुदिनँ होइन त्यतिबेला त्यो गाई बस्तुलाई अब हेरचाह चाहिँ अब घरमा कसैलाई जिम्मा अब कोसैले ठुलो मान्छेहरू छ भने अब हेरिदिनु हुन्छ होइन नभए यति त्यहाँ कोही छैन भने अब कुनै गाउँमा अब कसै साथीहरूलाई वरिपरि घर भएको अब कोहरू हुन्छ होइन उनीहरूलाई छिमेकीलाई हेरिदिनु भनेर उनीहरूलाई हेरी माग्छौँ होइन त्यहाँदेखि पशु प्राणीमा अब पशु प्राणीमा अब नराम्रो घटना चाहिँ अब अहिले घटिरहेको छ जस्तै लम्पी होइन लम्पी अब फोका फोकाहरू आएर घाउ भएर होइन कतिवटा त्यसरी मरिरहेको छ कसै अब त्यो बिमारै नभइकन भुँडी फुल्लिएर त्यतिकैहरू मरिरहेको छ होइन अहिलेको अब त्यही हो घटनाहरू चाहिँ अब त्यसरी घटिरहेको छ अब